कालिम्पोङ जिल्लाको चाडपर्व मनाइने भन्ने कुरामा चाहिँ प्राय हामी यहाँ बसेको सबै जाति बहुभाषी बहुधर्मी सबै नै मिलिझुली सबे पर्वहरू मनाइने गरिन्छ जस्तै नेपालीहरूको दसैँ तिहार सङ्क्रान्ति त्यस्तै अब के अरे होली बुद्ध जयन्ती बुद्ध पूर्णिमाको दिन बुद्ध जयन्ती पचिस पचिस डिसेम्बर क्रिसम पहिलो पहिलो जनवरी त्यस बाहेक राष्ट्रिय चाँडपर्बहरूमा छब्बिस जनवरी पन्ध्र अगस्ट यी सबै चाँडहरू जति हामी कालिम्पोङका मानिसले मनाउने गरेका छौँ